मलाई चै विशेष है चिकन कुखुराको मासु बनाउनु एक दमै गाह्रो लाग्छ किनभने त्यसलाई साह्रै नै गाह्रो छ मारेर त्यसलाई कुखुरालाई मारेर पालेर त्यसलाई भुत्ल्याएर नङ्ग्याएर छिलछाल पारेर फोरफार पारेर त्यसको पार्ट्स पार्ट्स छुटाएर मासु काटेर अलकै काटेर त्यसको त्यो मर मसला पिस्नु हाबी जाबी त्यसले गर्दाखेरि चाहिँ मलाई एकदमै झिँझो लाग्छ त्यसले गर्दाखेरि त्यसलाई चाहिँ म अलिकति नै अपठ्यारो लाग्छ त्यो चिकन बनाउनु लागि चाहिँ कुखुराको मासु पकाउनु चाहिँ मलाई अलिकति झनझटै लाग्छ